हाम्रोतिर चाहिँ पानीको चाहिँ असुविधा छैन किनभने जलपाइगुडी डिस्ट्रिक्टमा प्लेन्स एरिया हो यो चाहिँ होइन यतातिर चाहिँ चापाकलहरू कुपहरू धेरै मात्रामा हुन्छ त्यही लागि चाहिँ यतातिर त्यस्तो पानीको दुःख चाहिँ हुँदैन अनि के भन्छ अनि म चाहिँ के भन्छ अब लुगाहरू धुँदाखेरि पनि बेसी पानी युज गर्दिनँ होइन अनि पा लुगाहरू विन्टरमा कतिवटा सिजनमा सुक्दैन त्यति बेला चाहिँ हामी चाहिँ आइरनहरू आइरनहरू गरेर लगाउँछ गन्हाउँछ लुगाहरू होइन हामीले गोडाउनतिर सुकाउँछ लुगा सुकाउनेहरूतिर सुक्दैन कति दिनसम्म अन्त हामीले आइरनहरू प्रयोग गर्छु त्यसको लागि चाहिँ अनि हामी चाहिँ के भन्छ हामी चाहिँ धेरैभन्दा धेरै मात्रामा यतातिर होइन लुगाहरू गन्हाएर कस्तो हुन्छ त्यतिखेरको सिजनमा चाहिँ हाम्रोतिर राम्रो लुगा पनि सुक्दैन घाम लाग्दैन होइन घाम लाग्यो भने पनि कस्तो लुगै सुक्दैन धमिलो टाइपको घाम लाग्छ होइन अनि त्यही लागि चाहिँ यतातिर तर पानीको चाहिँ दुःख हुँदैन यो प्लेन्स एरिया हो कुपहरू धेरै मात्रामा हुन्छ चापाकलहरू हुन्छ त्यही भएर पानीको चाहिँ दुःख छैन प्लेन्स एरियातिर चाहिँ होइन यतातिर हिल्सतिर भएको भए दुःख हुन्थ्यो पाइपहरू कहाँ कहाँबाट लिएर होइन खोलातिर गएर पानीहरू त्यस्तो गरेर दुःख गरेर ल्याउन पर्थ्यो तर प्लेन्स एरियामा त्यत्ति साह्रो हुँदैन किनभने अहिले यहीँनिर खाल्टाहरू लामो तल तल तलसम्म खन्यो भने होइन पानी छिटो भेट्छ त्यही लागि यतातिर बेसीभन्दा बेसी चापाकलहरू युज गर्छ होइन अनि कुपहरू पनि धेरैजनाकोमा हुन्छ त्यही लागि चाहिँ पानीको चाहिँ यतातिर दुःख हुँदैन